परिवारमा अब पुरुष अनि महिलाको भूमिका चाहिँ अब पु पुरुष भने पछि अब घरको अब मेन है अब हेड अब् द फ्यामिली है ऊ चाहिँ अब बाहिर कमाउन जानै पऱ्यो है अन्त त्यसरी नै अब महिलाहरूले चाहिँ अब आफ्नो नानीहरू हेरेर घर स्याहारेर अब त्यसरी बस्नै पर्यो होइन त्यसरी कामको कसरी भाग लगाउने भन्दाखेरि चाहिँ अब अब जस्तो अब पुरुष त अब बिहान आफ्नो हिसाबले आफ्नो ड्युटीमा जान्छ तर अब छुट्टीको दिनमा पनि आफ्नो अब आफ्नो पत्नीलाई है महिलालाई घरको महिलालाई अब कतिवटा कुरोमा हेल्प गर्नु सक्छ अब जस्तै खाना पिना पकाउनु सघाएर पनि त्यसरी हेल्प गर्नु सक्छ र अहिलेको जमानामा चाहिँ अब पहिलाको जस्तो छैन अब कि पुरुषै वा घरबाट बाहिर निस्केर कमाउनु पर्छ भन्ने छैन अहिले चाहिँ अब महिलाहरू पनि दुवै अब पुरुष महिला दुवै घरबाट निस्केर अब कमाउने गरेको छ किनभने अब महँगाइको जमाना छ अब त्यसो नगरी पनि हुँदैन है र अहिले चाहिँ त्यसरी पुरुष मात्रै बाहिर कमाउनु जानु पर्छ भन्ने छैन महिलाहरू पनि यसरी कमाउनु निस्केको छ